हाम्रो गाउँमा दोवानेहरू भन्नु पर्दा पहिला त सडकको एकदमै आवश्यक्ता छ जुन चाहिँ अहिले हालैमा सडक बनिएको छ त्यो सडकले हाम्रो गाउँलाई छुँदै नछोइकन जाने गर्दछ जसका कारणले गर्दाखेरि सरसामानहरू ओसारपसार गर्नका निम्ति हामीलाई धेरै नै असुविधा हुन्छ घर बनाउनका निम्ति ल्याइने गिटीबाजी बालुवाहरू ओसारपोसार गर्न पनि हामीले लेबर खर्चहरू धेरै नै जाने गर्दछ जुन चाहिँ चाहिँ वहाँ मेनरोडबाट बोकेर आफ्नो घरसम्म ल्याउनुपर्ने हुन्छ र यात्रु वाहनहरको कुरा गर्दा पनि अहिले घरि यात्रु वाहनहरूको पनि एकदम नै हाम्रो गाउँलाई जरूरत छ जुन चाहिँ निजी यात्रु वाहनहरू छ उनीहरू समयमा नआइदिने कहिले काहीँ रिजर्भ गइदिने नआइदिने त्यस्तो भएको हुनाले गर्दाखेरि धेरै यात्रुहरू अलपत्र परेर बाटोबाट फर्किनु पनि पर्ने स्थिति हुने गर्दछ र यसको निम्ति एउटा यात्रु वाहन पनि हाम्रो गाउँमा जरूरी छ जस्तै सरकारले अहिले हाम्रो मिरिक रुटमा स्टेट बसहरू जुन चाहिँ साझा बसहरू चलाइरहेका छन् त्यस्तै साझा हाम्रो गाउँतिर पनि एउटा सरकारले लगाइदिएदेखि जुन चाहिँ बिहान बेलुकी स्कुल जाने आउने टाइम अफिस जाने आउने टाइममा कुदाइदियो दिए भनेदेखि धेरै नै हामीलाई फाइदाजनक हुन्थ्यो र यो सडक जुन छ त्यो सडकले हाम्रो जुन चाहिँ गाउँलाई पनि छुवाइदिएर जुन चाहिँ गाउँको भित्रभित्र पनि जुन चाहिँ यो जिपेबल रोड भन्ने गरिन्छ जुन चाहिँ एउटा सामान बोक्ने गाडीहरू पनि छिर्ने बाटो एउटा बनाइदियो भनेदेखि धेरै नै सुविधाजनक हुने गर्थ्यो अनि यात्रु बोक्ने गाडीहरू पनि एउटा हालिदियो भनेदेखि एकदम नै एकदम एकदम नै फाइदाजनक भएर जान्थ्यो